पश्चिम बङ्गालमा एकदमै आकर्षित गर्ने खेलकुदहरू चाहिँ के हो भन्दाखेरि फुटबलहरू छ फुटबलहरू भयो क्रिकेटहरू ब्याडमिन्टनहरू यो सबै चाहिँ एकदमै पश्चिम बङ्गालमा प्र प्र पश्चिम बङ्गालको प्रमुख खेलकुदहरू हो र त्यसरी नै फुटबल टोलीहरू या क्लबहरूको कुरा गर्नुपर्दाखेरि सिलगढी रोयल फुटबल क्लब भयो या शेर फुटबल क्लब भयो कालिम्पोङको युनाइटेड ब्रदर्स यो सबै चाहिँ टोलीहरू हो फुटबल फुटबल क्लबको